म हाम्रो राज्यको भन्न मात्रै सक्दिनँ होइन अब वेस्ट बङ्गाल हो अब वेस्ट बङ्गाल भनेपछि अब ठुलो राज्य छ वेस्ट बङ्गाल भनिरहनु सक्दिनँ होइन अब हाम्रो यहाँ उयसमा चाहिँ अब नेपालीहरू छ होइन नेपालीहरू धेरै भएको कारणले गर्दाखेरि होइन अब नेपालीको अब ड्रेसहरू भन्नु पर्दाखेरि पोसाकहरू अब भन्नुपर्दाखेरि जस्तै नेपाली भयो होइन नेपालीले अब लगाउँने चिजहरू अब लुगा फाटा भयो लुगा फाटा जस्तै अब नेपाली अब नेपाली अब केटाहरूले लगाउने दौरा सुरुवाल भयो ढाका टोपी अस्कोट भयो होइन कतिजनाले पटुकी कसेर खुकुरीहरू भिर्छ होइन अनि अब छोरी छोरीहरूको अब जस्तो ड्रेस भयो चौबन्दी चोलो होइन मुनिब अब सारी ढाका सारी अन्त ग गहना गहनाहरूमा अब कन्ठा तिलहरी भयो नौगेडी भयो होइन त्यस्तो चिजहरू जस्तो शिरबन्दी झुम्का होइन त्यस्तोहरू पनि अब धेरै छ अन्त अब यो ड्रेसहरू जस्तो अब बिहारी बङ्गालीहरू भन्दाखेरि अब यो ड्रेसहरू उनीहरूसँग अब कम्पेयर गर्दाखेरि चाहिँ अब हाम्रो नेपालीहरूको धेरै अलगै छ होइन पहिल्यैदेखिको अब त्यो अब त्यो हामीलाई यस्तै ड्रेसहरू लगाउनु उहिले बाजे पुर्खाहरूले उहिलेदेखि सिकाएर त्यही ड्रेसहरू लगाउन सिकाएर आएको छ होइन त्यही कारण अब त्यो ड्रेसहरू चाहिँ फाल्टै छ अब यो उयसमा अब धेरै जातिहरू छ जस्तै राई भयो सुब्बा तामाङ शेर्पा यस्तोहरू धेरै छ अब सबैको अब पोसाक अब लुगाहरू अब भनिबस्नु सक्दिनँ होइन धेरै छ भिन्न त भि भिन्नै भिन्रैहरू छ आफ्नो आफ्नो जातीयको आफ्नो आफ्नै वेशभूषा छ होइन त्यसोहरू अब म भनिबस्नु सक्दिनँ धेरै नै छ